हेलो हजुर हजुर के भयो उषा हजुर हो त म उसको मम्मी बोलेको हजुर ला के भयो बिहान जाँदा त राम्रै थियो त हजुर हजुर हजुर हजुर हजुर होइन के भन्छ बिहान होइन बिहान के भन्छ स्कुल जाँदाखेरि त राम्रै थियो हो हिजोहरूसम्म पनि राम्रै थियो न दिउँसो केही खाइ पठाएन के हो चिसो कुराहरू त्यस्तोहरू खायो न अचानक हजुर हजुर हजुर हजुर निक्कै सिरियस पो निक्कै सिरियस भएको छ हजुर हजुर ए हजुर हजुर म पनि अहिले घरमा छुइनँ कि घरदेखिन्को बाहिर आइरहेको छु कामले गर्दाखेरि कि अन्त घर पनि निक्कै टाढो छ अन्त सुन्नुहोस् न म्याम अन्त अरू के भन्छ कसै स्टुडेनहरूलाई के भन्छ गाडीमा हालेर पठाइमाग्दा कि मिल्दैन होला हजुर हजुर म अहिले घरदेखिन्को आलिक निकै बाहिरै आइरहेको छु कि कामले गर्दा कि हजुर अन्त फेरि घरमा पनि कोही हुनुहुन्न अन्त सबै सबैजना आफ्नो आफ्नो कामले गर्दा जानुभएको छ अन्त के भन्छ म्याम होइन कि यस्तो गरिदिनुहोस् कि स्कुलमै राखि राखिदिनुहोस् हो अन्त म यहाँनिर अब मेरो यहाँ काम के भन्छ होस् अब म त्यहाँनिर म म्यामहरूलाई भनेर हो काम बा बिचमै छोडेर चाहिँ म नानी लिनु आउँछु नि ल हजुर ते हजुर होइन होइन म्याम के भन्छ बिहानसम्म त राम्रै थियो के भन्छ ज्वरोहरू पनि त्यस्तोहरू केही थिएन सिम्टम्सहरू पनि थिएन हो ज्वरोहरू आउने अन्त अचानक चाहिँ फेरि के भएर चाहिँ ज्वरो आयो त्यो चाहिँ थाहा भएन होइन नि अरू बेला त मो ज्वरो मार्की लाग्दाखेरि त स्कुल पठाउँदिनँ हो अन्त के भन्छ खोइ कोनि त अनि के भएर ज्वरो आयो हौ बिहानसम्म त हजुर बिहानहरूसम्म चाहिँ हजुर हजुर हो नि म्याम हजुर हजुर हजुर ए हुन्छ हुन्छ ए हुन्छ म्याम हुन्छ खोइ कुनि त के भएर ज्वरो आयो न दिउँसो केहीहरू खायो कि है बिहानसम्म त त्यस्तो केही पनि सिम्टम्सहरू थिएन नि त ज्वरो आउनेहरू हो केही मार्कीहरू पनि लागेको थिएन अचानक पो के भयो हुन्छ हुन्छ म्याम म आउँछु नि ल नानी नानी पनि ऊ यो भइरहेको छ भन्नु भयो हो हु हुन्छ हुन्छ म्याम म नआइन्जेलसम्म चाहिँ स्कुलमै राखिदिनुहोस् न ल हुन्छ म्याम हुन्छ अब के गर्नु हजुर अब गाडी रिजर्भै गरेरै आउनु पर्यो होला नि घर पनि टाढो छ हो हुन्छ म्याम हुन्छ थ्याङ्कयु म आउँदैछु म्याम हुन्छ हुन्छ